अब भारतको शिक्षा प्रणालिको कुरा गर्नु पर्दा चाहिँ होइन जसमा कि अब सिबिएसई बोर्ड भयो होइन आइसिएसई बोर्ड भयो आफ्नो आफ्नो राज्य अनुसारको बोर्ड हुन्छ सरकारी भयो प्राइभेट भयो होइन त्यस्तै अब भारत र अब बाहिर कतिवटा देशहरू छ होइन अब इन्डियाभन्दा बहुत राम्रो राम्रो देशहरू छ होइन त्यहाँ आएर कतिवटा भयो त्यसलाई कम्पेयर गर्नु पर्दा चाहिँ सुधार गर्नु पर्ने धेरै कुराहरू छन् होइन जस्तै डिजिकल् डिजिटल एजुकेसन् भयो होइन मोडन एजुकेसन् भयो लागू हुनु पर्छ होइन आफ्नो अब मातृ भाषाको पनि प्रयोग गरेर स्कुलतिर पढाउनु पर्छ भन्ने चाहिँ अब लाग्छ